अब हाम्रो राज्यमा भनौँ है भन्दाखेरि चाहिँ अब धेरै थरीको मान्छेहरू छ आफ्नो आफ्नो मान्छेहरूको आफ्नो आफ्नो भाषा छ जातअनुसारको भाषा र हामी नेपाली हौँ के छ के छ भने अब हाम्रो भाषामा केही न केही त अब उयो छ हाम्रो भाषा एउटा एउटा के भनौँ भने एउटा मातृ गहनै हो मातृ उयै हो हामी जहाँनिर उयो गरेको छौँ जन्म लिएको छौँ हामी उयो नेपालीकै ठाउँमा जन्म लिएको छौँ हाम्रो भाषाले केही न केही आफ्नो संस्कृति त जोगाएर राखेकै छ